गायन सुन्नु गायन सुरु गर्न वा आफ्नो गायन कौशल सुधार गर्नु चाहने व्यक्तिलाई म भन्न चाहन्छु कि आफ्नो आफ्नो हौसला सधैँभरि आफूसित राख्नुपर्छ र आफूले सोचेको हरेक कुरा नडराइकन स्ट्रेट फर्वर्ड गर्नपर्छ र आफ्नो भोकललाई राम्रो बनाउनको लागि उसलेआफ्नो धेरै सेल्फ केयर गर्नुपर्ने छ र आफूपट्टि धेरै ध्यान दिएपछि ऊ एकदम असल व्यक्ति भए भएर एउटै बाटो हिँडिरह्यो भने ऊ असल गायक हुनेछ